अँ नमस्ते दादा अनि हजुर ए म शिवम भाइ बोलेको हजुर दाइकोमा एकदम काठको सामानहरू धेरै राम्रो पाउँछ अरे सुनेको थिएँ हजुर के के पाउँछ काठको सामानहरू हजुर हजुर

ए यहाँ आफ्नो डिजाइन बनाउन पनि त मिल्छ होला नि त हजुर अनि त्यही त अब घरको लागि चाहिएको हो चाहिनु चाहिँ अब अब होइन होइन घर नयाँ घर बनाएको छ अनि त्यही अब घरमा सामानहरू काठहरू यसो पलङसलङ हजुर हजुर आफ्नो

धन छैन बाबु सबै एकैखेपमा एकैजनासँग बनाऊँ भनेर चाहिँ सोचेर मैले तपाईँलाई फोन गरेको हो अनि तपाईँको अब क्वालिटी पनि एकदमै राम्रो छ भनेको सुनेको थिएँ अनि थुप्रै मान्छेले पनि भन्दैथ्यो कि जानु दाइकोमा भनेर उसले अब सबै एकैचोटि पनि बनाइदिनु हुन्छ भनेर चाहिँ अनि मैले तपाईँलाई फोन गरेको हजुर हजुर ए हुन्छ अनि सामान त अब खासै त्यस्तो छैन अब त्यही घरको लागि अब खाटहरू हो डाइनिङ टेबलहरू हो अनि सोकेसहरू भयो अनि चियरहरू भयो हजुर हजुर हजुर हजुर हजुर अँ हजुर

अँ त्यही भएर मैले तपाईँलाई नै भनेको अनि उयो के काठको बनाउनुहुन्छ बनाउनु थियो अब के के टाइपको काठको हजुर हजुर

हजुर हजुर ए हुन्छ नि त आएर म हेरेर भेटेर कुरा गर्छु नि त तपाईँसँग हजुर हजुर ल हुन्छ दादा ल